मेरो अब युट्युब च्यानलमा सोसियल मिडियातिर केही पनि खाता किताब यस्तो मिडियामा केही छैन हो पुस्तकहरू केही मैले उ गरेको छुइनँ तर म सिलाई बुनाई चाहिँ उहिलेदेखि गर्थेँ सानोदेखि नै र बुन्नु चाहिँ म किसिम बुन्छु स्वेटरहरू बनाउँछु नानीहरूको लागि जामाहरू बुन्छु ठुलो सानो सबैहरूको लागि म स्वेटर इत्यादि बेबी सुटहरू सबै बनाउँछु म स्कुलमा काम गर्दा पनि मैले नानीहरूलाई सबैलाई क्लास स्कुलमा दुई तिनवटा क्लासहरूमा नि बेग्ला बेग्लै क्लासमा मैले सिलाई बुनाईको कामहरू सिकाउँथे र म सेन्ट फिलोमिना स्कुलमा काम गर्थेँ पहिला अहिले त म रिटायर्ड भएको अठाह्र वर्ष पुगिसक्यो र मैले त्यो नानीहरूलाई नि पुरा मैले क्रचेट कुर्सी कुर्सीको लेसहरू बुन्नु के केहरू बनाउनु सबै कुरो सिकाएको छु मेरो स्टुडेन्टहरूलाई पनि पहिला सिकाएको थिएँ उयोहरू पेटिकोटहरू सिलाउनु जामा सिलाउनु स्वेटरहरू बुन्नु मोजा टोपी इत्यादि कसरी बनाउँछ कतिको थाल्नु कति घरमा एन्ड गर्नु कसरी बढाएर लानु कसरी एन्ड गर्नु माने त्यसलाई अन्त गर्छौ त्यो सबै मैले नानीहरूलाई प्रत्येक नानीहरूलाई सिकाउँथे र त्यो त अब मेरो युट्युबतिर सोसियल मिडियातिर मेरो केही पनि छैन र म अहिले अब त म बुढी भएँ आँखा पनि राम्रो देख्दिनँ अहिले त म त्यति गर्नु पनि सक्दिनँ र अलिक जाँगर पनि चल्दैन किनभनेदेखि एजले गर्दा होला अलिक जाँगर चल्दैन बरू बगानतिरै जान्छु बेसी र म अब मेरो आफ्नो त केही छैन अहिले त अब पहिला मेरो घरकै सबै साखा सन्तान है घरकै फेमेली मेरो नानीहरूलाई पनि मैले मेरो छोरा छोरी थियो तिनीहरूलाई पनि मैले सबै स्वेटरहरू कहिले पनि मैले बजारबाट किन्ने गरिनँ आफैले धागो ल्याएर आफै बुनेर उनीहरूलाई सबै कुरो लाइदिन्थेँ मेरो हस्बेन्डको लागि पनि मैले स्वेटरहरू पुरा बुन्थेँ गाउँले इष्ट मित्रहरको लागि पनि मैले बनाइदिन्थेँ तर मैले कहिले पनि उनीहरूलाई माने धागो त माँग्थे तर मैले ज्याला चाहिँ उनीहरूकोबाट कहिले पनि लिइनँ किनभने मेरो कला हो कलाको मैले इज्जत गर्नु पर्छ कलालाई मैले बेच्नु हुँदैन भन्ने मेरो मनमा लाग्थ्योँ र मैले नानीहरूको लागि जामाहरू मेरो नाता नातिनीहरूको लागि जामाहरू स्वेटरहरू बुनेर विदेशतिर पनि पठाएको छु अमेरिकातिर हो र यता आफ्नै देशभरि पनि मैले साखा सन्तान र सबैलाई प्रायः बुनेर दिइसकेको छु अहिले चाहिँ मेरो आँखाले उति भ्याउँदिनँ हिजो अस्तिसम्म मैले बुनेको समानहरू थियो मैले नानीहरूलाई यता गाउँको नानीहरूलाई पनि पठाइदिएको छु गाउँको सबै प्रायः नानीहरूलाई मैले स्वेटर मोजा टोपी चाहिँ मैले जब भर्खर जन्मेको मसिनु नानीहरूको लागि चाहिँ गाउँ भरिको लागि मैले वर्षै पिछे बुनेर उनीहरूलाई प्रत्येक घरमा मैले यो स्वेटर टोपी मोजा चाहिँ बुनेर पुऱ्याइदिएको छु मेरो नाति पनातिहरूलाई पनि मैले नाति नातिनी पनातिनी सबैलाई नै मैले आफ्नो हातको कलाको चाहिँ स्वेटरहरू सबै लगाइदिइसकेको छु अब उसो चाहिँ म गर्नु सक्दिनँ धन्यवाद